मैले चाहिँ केही दिन अगाडि चाहिँ एमाजोनमा चाहिँ एउटा बुक हेरिरहेको थिएँ है अनि त्यो बुक चाहिँ अब इन्टर्नेसनल अथरको कोलन होभरको थियो फिक्सन इट इन्ड्स विद अस् जो चाहिँ एकदम डिसेन्ट प्राइसमा थियो हो अफर पनि थिएन तर एकदम डिसेन्ट प्राइसमा त्यही माथि इन्टर्नेसनल अथरको त्यहाँ मैले अर्डर गरेँ त्यहाँदेखिको मेरो आयो सामान अनि मलाई चाहिँ लागेको थियो होला अब लागेको थियो कि अब त्यो त्यत्रो प्राइजमा कम्ती प्राइजमा चाहिँ अब पेजेसहरूको क्वालिटी राम्रो छैन होला भनेर सोचेको थिएँ तर जब बुक आयो त्यति बेला मैले अनबक्सिङ गरेर हेर्दा चाहिँ पेज पनि कस्तो मजाको हुन्छ नि अब हाई क्वालिटीको पेपर लगाएको हुनाले प्लस डिसेन्ट प्राइजमा हो त्यही माथि इन्टर्नेसनल अथरको एकदम राम्रो प्रडक्ट चाहिँ मलाई चाहिँ एमाजनले त्यही माथि फ्री सिपिङ पनि थियो हो फ्री सिपिङमा मैले एकदम कम्ती दाममा पाएँ म पुरा खुसी छु यो मेरो प्रडक्टसँग चाहिँ किनभने एमाजनले मलाई त्यस्तो राम्रो बुक चाहिँ अब एकदम सस्तो दाममा हो आफूले अब एफर्ड गर्ने प्राइसमा पठाइदियो त्यसले गर्दा आई एम भेरी थ्याङ्कफुल टु एमाजन